मलाई हाइट उचाँइसँग त डर लाग्दैन मैले यस्तो पनि सर्टिफिकेट पाउने

रक क्लाइमबिङ गरेको त छुइनँ तर हामी पहाडवासी भएकाले गाउँ ठाउँमा अथवा यो पहाड क्षेत्रमै यस्ता ढुङ्गाहरू अग्ला अग्ला ढुङ्गाहरू हुने गर्छ हामी सानोमा खेल्ने गर्दा यस्ता ढुङ्गाहरू धेरैपल्ट चढ्थ्यौँ तर हामीलाई कस्तो लाग्थ्यो भने खाली खुट्टा चढ्दा चाहिँ धेरै सजिलो हुन्थ्यो तर म के भन्छु भने रक क्लाइम्बिङ यदि ठुल्ठुलो रक क्लाइम्बिङ गर्न छ भने त्यस ठाउँमा आफूले लाउनुपर्ने प्रपर किट्सहरू लाउन आवश्यक हुन्छ रक क्लाइम्बिङ गर्न सबैलाई मन पर्दैन होला किनभने यो एकदमै जोखिमपूर्ण कार्य हो जसलाई यस्ता रक क्लाइम्बिङहरू गर्न मन लाग्छ सिधै रक क्लाइम्बिङ गर्न चाहिँ हुँदैन त्यसको लागि एउटा आवश्यक आफूले ट्रेनिङ गरेको हुनुपर्छ